म फुल चाहिँ सयपत्री लगाउँछु सयपत्री फुलले फुल फुल्दा मलाई साह्रै रमाइलो लाग्छ र सँग रमाइलोसँगै मलाई दसैँ वा तिहार आएको पनि महसुस हुन्छ फल फल म स्याउ लगाउँछु स्याउ खाँदा मलाई धेरै तागत आएको या मलाई एनर्जी आएको जस्तो लाग्छ तरकारीमा म रायोको साग आलु लगाउँछु रायोको सागको सब्जी आलु आलुको आलुदम आलुको भाजा या आलुको कुनै पनि प्रकारको अचार सब्जी या कुनै पनि चिज बनाउँदा मलाई साह्रै मनपर्छ मलाई सबसे बेसी मनपर्ने रायोको साग रायोको सागमा म जे हालेर खाँदा पनि मलाई यति बेसी मनपर्छ कि त्यसको लागि चाहिँ म रायोको साग सयपत्री फुल र स्याउको खेती ज्यादा मात्रामा गर्नेछु